मेरो गाउँमा सागसब्जीको दोकान रासिन पानीको दोकानहरू छ त्यहाँबाट चाहिँ म सब्जीहरू किन्ने गर्छु कहिले कहिले म पैसा तिरेर किन्ने गर्छु कहिले कहिले चाहिँ म बाँकीमा लिएर जाने गर्छु त्यहाँ त्यहाँनिर चाहिँ सौदा दाल चामल आँटा तेल नुन अनि सा सागसब्जी आलु प्याज रमभेडा नयाँ नयाँ नयाँ लोकल सागसब्जीहरू पनि त्यहाँ पाइने गर्छ